म त एउटा खेतीबाली बस्तीको कामहरू गर्छु एउटा सानो तिनो गाई बस्तुहरू पाल्छु घाँसहरू काट्छु बारीहरू खन्छु सब्जीहरू रोप्छु अब के गर्नु अवस्था व्यवस्था येस्तै छ हाम्रो गाउँ बस्तीको गाउँघरको यसरी नै अब आमाबाउले पढाउँदाखेरि त्यति पढनु सकेन अलिअलि कसले भनेजस्तो ढाँटीछली खाने खाल्को पढ्युँ त्यस्तै भएर नै यो अवस्थामा छुँ हामी चाहिँ आरू जो जसो आबो गरेर खाँदैछौँ यतिको अब सबैले देखी नै रहेको छ बुझी नै रहेको छ गाईहरू सुँगुरहरू यता उति साग सब्जीहरू सबै कुरा गर्छौँ नानीहरू पढाउछौँ हामीले त्यही त्यस्तै गरेर हामी यसरी काम काम काममा जान्छु ड्युटी गर्छौँ सानोतिनो एउटा मजदुरी ड्युटी छ अब त्यही हो मजदुर ड्युटी जो रोजीरोटी कसले भनेजस्तो को खाने को हेर्ने भनेजस्तो छ हाम्रो त अब कमानको ड्युटी छ